ग्यास सिलिन्डर ल्याएको घरमा हो आम्मा मा हो पुरा लिक भइबस्छ अलिक खतरा हुँदो रहेछ चलाउनु नानीहरूलाई चलाउनु दिनु पनि डेन्जर पडकिन्छ भन्ने डरसरी पडकिएपछि अब निकै नोक्सान हुन्छ घरमा